हजुर मैले चाहिँ एउटा किताब पढेको छु होइन यो चाहिँ के थियो भन्दाखेरि चाहिँ यो चाहिँ एउटा नेपाली उपन्यास थियो र यसको बारेमा भन्नु पर्दाखेरि चाहिँ कुन चाहिँ उपन्यास भन्दा सहारा उपन्यास थियो त्यो चाहिँ अन्तखेरि यो उपन्यास पढदै जाँदा चाहिँ यसमा चाहिँ ब्रिटिस कालमा चाहिँ हाम्रो दार्जिलिङ क्षेत्रमा भएको मानिसहरू चाहिँ चिया बगानमा कसरी खट्नु पर्थ्यो कसरी दुःख पाएको थियो कसरी चाहिँ उनीहरूको शोषणमा बस्नु परेको थियो त्यो ब्रिटिसले कति डर लाग्दो शोषण गरेको थियो हाम्रो मान्छेले कति दुःख पाएको थियो तिनीहरूको मान्छे नानीहरूलाई स्कुल लानु ल्याउनुका लागि हाम्रो मान्छेले भरिया भएर डोकोमा बोकेर पुर्याउनु पर्थ्यो हर समय समयमा पैसा दिँदैन थियो सानो गल्ती गरेमा गल्ती नै नगरेको खन्डमा हट्टा बाहर गरेर गाउँ निकाला गर्थ्यो गाउँमा देखे भने सोझै सुट गरेर मारिने यी यस्ता दुःख पाएको वर्णनहरू देख्दाखेरि चाहिँ मलाई एकदम भावुक बनाएर म रोएकी पनि छु